ए नमस्ते सर ए सुन्नोस् न म चाहिँ तल सिलगढीबाट चाहिँ अब अब पेसेन्जर हालेर ल्याएको थिएँ अब आधा स्टुडेन्टहरू पनि थियो आधा टुरिस्टहरू पनि थियो हो अन्त हाम्रो चाहिँ म माथि खरसाङ आइपुग्दा चाहिँ अब ट्राफिकमा चाहिँ अब कोही पनि थिएन हुन्छ नि अब ट्राफिकको चाहिँ अब हुन्छ अब गाडीहरू पुरा जाम भइरहेको छ अब यो चाहिँ के गर्नु पर्ने अब तपाईँहरूले कसरी मिलाउनु हुँदैछ अब ट्राफिकमा त कोही देखिनँ मैले यता बस्नेहरू पनि हजुर ए हजुर हजुर हजुर अन्त सुन्नोस् त अब हामी चाहिँ अब ड्राइभर मान्छे हो हो अब हामी चाहिँ अब तल सिलगढीहरू जाँदा अब के हुन्छ पेसेन्जरहरू ल्याउँछौँ कोही कोही बेला टुरिस्टहरू ल्याउँछौँ अब हामीलाई पुरा अब गाडी जाम भएर होइन त्यसो भएर कति बेला हुन्छ कतिखेर टिपेर लानुपर्छ अब त्यो चाहिँ अब कसरी चाहिँ मिलाउनुहुन्छ अब तर बाटो त भन्नु भयो बाटो भनेर पनि अब एक दुईजना अब हेर्ने त हुनु पऱ्यो अब बाटो अब पुरा जामहरू हुन्छ हो यो चाहिँ कसरी मिलाउनुहुन्छ तपाईँहरूले चाहिँ अब

हजुर अन्त सुन्नोस् त अब स्टुडेन्टहरू हुन्छ कतिजना होइन अब कोही कहाँबाट आएको हुन्छ अब कोही सिलगढीबाट आएको हुन्छ अब यस्तै दार्जिलिङतिर पढ्नेहरू अब त्यस यिनीहरूलाई त पुरै भयो नि त अब तिनीहरूलाई चाहिँ पुरा प्रोब्लेम्स हुन्छ हो अब मेरै गाडीमा आउँछ हो कतिजना आउँछ अब स्टुडेन्टले पनि भन्छ अब के हो यो बाटोहरू होइन कोही ट्राफिक पुलिस पनि देख्दैन अहिले बाटो त बनिँदैछ भन्छ के छ यो त भनिदिनोस् न मलाई हजुर अब तपाईँले भन्नु भयो अन्त ट्राफिक पुलिसहरू चाहिँ कहिलेदेखि चाहिँ अब हुन्छ नि यो बाटो चाहिँ तपाईँले भन्नुभयो अब ट्राफिक पुलिसहरूले त मलाई भेट्दैन एक एकजना पनि हो एक दुईजना देख्छु तरै पनि अब अब हुन्छ नि अब मेन मेन जग्गामा हुँदैन अब फाल्टो फाल्टो जग्गामा हुन्छ जस्तै अब हाम्रो खरसाङको भयो जिरोमा भयो होइन जस्तै अब सोनादातिर भयो त्यहाँतिर अब पुरा जाम देख्छु होइन जामै मात्र नभनेको पनि एक घन्टा दुई घन्टाको हुन्छ अब यो चाहिँ कसरी मिलाउनु हुन्छ तपाईँले ए हजुर ए हजुर डिपार्टमेन्ट डिपार्टमेन्ट छुट्टाइदिनु हुन्छ ए हजुर अन्त त्यही त अब पेसेन्जर अब पेसेन्जर खेप्नुपर्छ आबो ड्राइभर मान्छेलाई अब साह्रै पर्छ हो यसो तलबाट अब पेसेन्जर हालेर ल्याउँदा त्यो चाहिँ अब अलिकिति छिट्टै अब मिल्यो भने त राम्रो हुन्छ भनेर चाहिँ अब मैले चाहिँ भनेको हजुर ए हजुर